हेलो अँ भन्नुहोस् नमस्कार नमस्कार भन्नुहोस् सब्जी सोध्नु भएको हजुर अँ सब्जी त यहाँ त अहिले अर्ग्यानिकमा मेरो दोकानमा चाहिँ फुलकोपी छ बन्दकोपी अनि फर्सीको मुन्टा इस्कुसको मुन्टा इस्कुस छ अनि डल्ले खोर्सानीहरू यस्तै छ अहिले यहाँ तपाईँको मेरो दोकानमा चाहिँ चार सौ रुपियाँ केजी छ एक केजीको हजुर हजुर फर्सीको मुन्टा सोध्नु भयो भने चाहिँ मेरोमा पच्चिस रुपियाँ मुठा अनि इस्कुसको मुन्टा पनि पच्चिसै हो हजुर हजुर सबै अर्ग्यानिक हो गाउँ बस्तीबाट ल्याउँछ यहाँ मेरोमा बस्तीको मान्छेहरूले अनि हजुर हजुर होइन होइन मेरोमा एकदम प्योर अर्ग्यानिक एकदम बस्तीबाट गाईको मलमा उमारेको सब्जीहरू मात्रै आउँछ ए होइन होइन होइन अहिले त्यही सम्झेर चाहिँ अहिले हामी अर्ग्यानिकपट्टि लागेको छौँ हाम्रो एकदम बस्तीबाट आउँछ क्या एकदम बस्तीको एकदमै अर्ग्यानिक सामानहरू आउँछ अँ कति कति के के चाहिएको होला नि तपाईँहरूलाई हजुर गोबर मलमै हो गोबर मलमै हो हजुर हुन्छ फर्सीको मुन्टा नि पाउनुहुन्छ इस्कुसको मुन्टा पाउनुहुन्छ हुन्छ हुन्छ आउनुहोस् न एकदम स्वागत छ तपाईँहरूलाई हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ